र मान्छेहरूको आफ्नो आफ्नो है सोख हुन्छ चाहाना हुन्छ तर त्योभन्दा पनि बढतामा हामी दिदी बहिनीहरूको है हामी सत्रीहरूको चाहिँ चाहानामा है धेरै फरक हुन्छ जति पुरुषहरूले चाहाना गर्छ यता उता हिड्नुमा है खानुमा पिउनुमा है साथी भाइहरूसँग टाइम बिताउनुमा त्योभन्दा पनि है बेसी चाहिँ हामी सत्रीहरूले त्यो कुराहरूलाई खोजिरहेका हुन्छौँ हाम्रा आफ्नो आफ्नो सोख हुन्छ हामीलाई लगाउनको सोख है असल मिठो कुराहरू खानेको सोख साथी भाइहरूसँग है घुम्न जाने है परिवारहरूसँग समय बिताउने मित्रताहरूसँग भेटने है त्यो चाहाना चाहिँ है पुरुषहरूमाभन्दा पनि सत्रीहरूमा चाहिँ धेरै हुन्छ र है मेरो जीवनमा पनि त्यस्तो है अब चाहानाहरू है धेरै नै छ र त्यो कुराहरूलाई है जब है पुरा गर्दै गर्दा चाहिँ कतिपय ठाउँहरूमा कतिपय समयहरूमा चाहिँ आफुसँग है प्रयाप्त रूपमा है हातमा पैसा रुपियाँ है नभएको पनि मैले अनुभव गरेको छु र त्यस्तो अवस्थाहरूमा चाहिँ है घरबाट है आफना आमा बाउले श्रीमानले मलाई चाहिँ है त्यो कुराहरूमा जानको निम्ति उहाँ उहाँहरूबाट चाहिँ टेवा पाइरहेको है मैले चाहिँ अनुभव गरेको छु नभएर है परिवारमा नानीहरू छ नानीहरूले पनि है हामीलाई मलाई है त्यो ठाउँहरूमा जानको निम्ति पैसा रुपियाँ नभएको खन्डमा उहाँहरूले पनि आफनो पकेट मनीबाट केहि कुरा दिने है त्यो खालको परवरिश चाहिँ है मैले मेरो परिवारमा पाएको छु र हामी आमा दिदी बहिनीहरूको है सी शृङ्गार कुराहरूमा हामीले धेरै खर्च गर्ने कामहरू गर्छौँ जस्ता आफ्नो व्यक्तिगत शृङ्गारमा है हामी सत्री जातिहरूले त्यो हामीले धेरै नेचुरल रूपमा हामीले गरी राखेका हुन्छौँ है त्यस्तो सानो सानो कुराहरूमा पनि हामीले जुटाउनको निम्ति किन्नको निम्ति कोही बेला हामीमा है त्यस्तो प्रयाप्त रूपमा पैसा रुपियाँ हुँदैन तर त्यति बेला पनि है परिवारको व्यक्तिहरूले है हामी आमाहरूलाई हामी दिदी बहिनीहरूलाई उहाँले आफ्नो है रुपियाँहरू दिएर हामलाई त्यो कुराहरू किन्नको निम्ति सहज बनाइरहेको हुन्छ कोहीबेला हामीलाई आफ्नो दिदी बहिनीहरूसँग है भेटघाट गर्नु जाने है हामीलाई मन हुन्छ त्यो कुराहरूमा पनि है अब त्यो सोखलाई पुरा गर्नुमा पनि है परिवारले आफ्नो श्रीमानले आफ्नो छोरा छोरीहरूले है आफ्नो रुपियाँ पैसाहरू दिइकन है हामीलाई सहयोग गरिरहेका हुन्छ कतिपय ठाउँहरू सानो सानो कुराहरू त है हामीले आफ्नो इच्छाहरू पुरा गर्नमा हामी आफैले है जोगाड गरिरहेका कुराहरूले पनि हामीले त्यो कुराहरूलाई किन्न त्यो कुराहरूलाई हामी सफल गराउन सक्छौँ तर कतिपय कुराहरू चाहिँ हामीले सोख त गर्छौँ तर हामीमा पर्याप्त रूपमा है त्यो कुरालाई किन्ने है मन परेको चिजलाई घरमा ल्याउने है त्यति धेरै हाम्रोमा है रुपियाँ पैसा नभएको खन्डमा त्यो सबै कुराहरूलाई चाहिँ परिवार पक्षले चाहिँ है हामीलाई चाहिँ सहायता पुराइरहेको हुन्छ